सामान्यतः समाचारमा पश्चिम बङ्गालका मान्छेहरू पहुँच रेडियो यु ट्युब रेडियो त धेरै जस्तो अहिले सुनी सुन्नु हुँदैन तर पनि अलिकति भिलेज एरियाहरूतिर रेडियोहरू पनि सुन्नु हुन्छ है अन्त रेडियोको माध्यमबाट युट्युबको माध्यमबाट फेसबुकको माध्यमबाट इन्स्टाग्रामको माध्यमबाट चाहिँ है अन्त र खबर कागजको माध्यमबाट पनि धेरैवटा समाचारहरू चाहिँ फैलिने गर्छ जुन जुन कुरा चाहिँ धेरैवटा जग्गामा पुग्ने गर्दछ